युवाहरूको बेरोजगारीबारे मलाई चाहिँ के लाग्छ भन्दाखेरि अहिले चाहिँ फिलहाल चाहिँ है धेरै युवाहरू छ जोहरू चाहिँ एकदमै पढेर माथिसम्म जाने मास्टर्स गर्ने बिए़ड गर्ने पिएचडी गर्ने डक्टरेट गर्ने के के गर्ने कति हो कति पढेको छ छ तर अहिलेको युवाहरूको माइन्डमा चाहिँ के बसेको छ भन्दाखेरि चाहिँ आ म जति पढेर पनि के गर्नु त आखिरीमा लास्टमा काम गर्नु पर्ने नर्मल कामै हो मैले एउटा गभर्मेन्ट जब पाउँदिन भनेर अहिलेको केटीहरू प्रायः गर्छ पार्लर गर्न सिक्छ कतिजना आउट कान्ट्री जान्छ है अनि कतिजना केटाहरू ड्राइभर कम्पनी यस्तो कुरोमा ध्यान दिन्छ अनि मलाई चाहिँ के लाग्छ यसको ओपिनियनमा राख्दाखेरि चाहिँ मलाई के लाग्छ खासमा चाहिँ भन्दाखेरि चाहिँ खास कुरो चाहिँ जति नै पढे पनि है अब जस्तै म एकदमै पढेर मैले एकदमै मार्क्स राम्रो राम्रो ल्याएर पढेअ को छु अरे अनि कुनै एउटा कामको लागि त्यसको लागि मलाई एउटा

गभर्मेन्टले एउटा सिट दिएको छ अरे जसको लागि म इच्छुक छु तर पनि मेलै त्यो काम पाउँदिन किन किनकि जसकोमा हातमा सर्टिफिकेट हुँदैन जसकोमा चाहिँ पढेको एउटा हातमा उनीहरूको डिग्री हुँदैन तर उनीहरूको आफ्ना मान्छे ठुलो ठुलो पोस्टमा भएको कारणले गर्दाखेरि है उनीहरूले उनीहरूको आफ्नो मान्छेले गर्दाखेरि पैसा तिरेर हुन्छ कि के गरेर हुन्छ सबै उनीहरूको हाम्रो जग्गामा उनीहरूको आफ्नो आफ्नो आफ्नो मान्छे लगाइहाल्छ अनि के गर्नु त बेरोजगारी नभएर जो पढेको छ जसकोमा आफ्नो क्यापेबिलिटी छ उनीहरू त काम गर्नै त पाउँदैन उनीहरूलाई त बाहिर खेदिहाल्छ उनीहरूलाई त काम पाउँदैन अनि जसकोमा छैन तर फेरि उनीहरूको हातमा पैसा र पावर भएको कारणले गर्दा उनीहरूले कामहरू लगिदिइ हाल्छ अनि हौ त्यो कारणले गर्दाखेरि चाहिँ म चाहिँ के भन्छु भन्दाखेरि सरकारलाई चाहिँ एकदमै हाम्रो सरकारमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ है जो हातमा डिग्री हुन्छ र जो क्यापेबिलिटी हुन्छ उनीहरूको एकदमै उनीहरूलाई चाहिँ माथिबाटै हेरेर चाहिँ उनीहरूको लागि सुइटेबल जबहरू चाहिँ उनीहरूलाई दिलाइदियोस् अनि त्यो भयो भने चाहिँ सबैजना युवाहरू पनि एनकरेज्ड हुन्छ र आफ्नो पढ्ने पढ्छ अनि कतिजना पढन सकेन भने पनि केही छैन तर कतिजना हन्ड्रेडमा नाइन्टि पर्सेन्ट त राम्रै मान्छेहरू हुन्छ राम्रै युवाहरू हुन्छ हाम्रो उनीहरू त पढेर केही गर्छु भनेर बस्छ नि अनि म चाहिँ त्यही भन्छु सबै युवाहरूलाई चाहिँ है बराबर हेरेर है काम दियोस् या फिर जे हुन्छ बराबर हेरोस्